सुन्नु न अस्ति मैले फ्ल्याट लगेको थिएँ नि एकदिन लाएँ कि चुट्टिएर चुट्टिएर फेरि सिलाएँ होइन सिलाएर फेरि चुट्टिने यो जुत्ता कस्तो नराम्रो न नराम्रो रहेछ होइन कति सिलाइ गरेँ कति पैसा वेस्ट गरे होइन कति सिलाए बिस रुपियाँ तिस रुपियाँमा सिलायो होइन सबै भताभुङ ऊ यो त्यो हुन्छ नि अब त्यो फ्ल्याटको मुनिको त्यो सोल नै उप्किहाल्ने होइन अक्ति तपाईँले ज तपाईँले त राम्रो राम्रो क्वालिटीको हो भन्दैथ्यो कत्ति सिलाएर लायो होइन झन् साह्रो उप्किँदै उप्किँदै उप्किँदै माथिसम्म पुगिसक्यो उप्किँदै होइन कति सिलाउनु त्यहाँदेखिको तपाईँले भन्दैथ्यो त कत्ति क्वालिटी राम्रो छ यसको दामको प्राइज मात्रै महँगो हो भन्दैथ्यो होइन मैले कति दाममा किनेको म त राम्रै होला क्वालिटी राम्रै होला भनेर किनेको थिएँ खतम रहेछ यो जुत्ता